वर्तमानमा विज्ञापनको लागि धेरै अवसरहरू छन् जस्तै युट्युबमा भयो फेसबुकमा भयो इन्स्टाग्राममा वाट्सएपमा यसरी विज्ञापनहरू लगाएर हामीले प्रचारप्रसार गर्नसक्छौँ वालतिर पनि हामीले पेपरमा टालेर वि विज्ञापन गर्नसक्छौँ बजारको गाउँको ठुल्ठुलो होर्डिङहरू लगाएर पनि हामीले विज्ञापन गर्नसक्छौँ अहिले विज्ञा विज्ञापनको लागि कुनै त्यस्तो असुविधा छैन धेरै सजिलो छ पहिलाको हेरी किनभने हामीलाई यो इन्टरनेटले धेरै सहायता पुऱ्याएको छ विज्ञापन गर्नका लागि त्यति असुविधा भन्ने कुरो केही पनि छैन